हेलो हेलो गाडी नम्बर दुई सय तिन एक भएको तपाईँको गाडी हो होइन तपाईँको गाडी यहाँनेर दार्जिलिङ मोटर स्ट्यान्डको नो पार्किङ एरियामा पार्क भइरहेको छ छिटो आएर यहाँ मलाई रिपोर्ट गर्नु होस् होइन यहाँ न नो पार्किङ लेखेको छ नि सर होइन यहाँ हेर्नु होस् यहाँ हेर्नु होस् यहाँ सुन्नु होस् यहाँ सुन्नु होस् न तपाईँ एकछिन यहाँ सुन्नु होस् त तपाईँ यहाँ सुन्नु होस् त यहाँ दार्जिलिङमा कति ट्राफिकको समस्या छ तपाईँलाई यादै छ होइन तपाईँहरू जस्तो हेर्नु यता नो पार्किङतिर हालेको कति यहाँ जाम भएर कति गाडी अड्किरहेको छ यहाँ आएर तपाईँको गाडी निकाले पछि मात्रै खोलिदिने भइरहेको छ यहाँ मलाई माथिबाट कति प्रेसर दिन्छ तपाईँ यहाँ छिटो भन्दा छिटो आउनु होस् त होइन तपाईँको गाडी होइन अब यो गाडीलाई त्यतिकै अब यसलाई त्यतिकै राख्नु अब यो गाडीको जाम चाहिँ कति बेला खोलिन्छ तपाईँ झट्ट भन्दा झट्ट कसैको गाडी पक्रेर यहाँ आउनै पर्यो ए अब तपाईँ नभ्याए तपाईँको गाडी लान्छ है हामी गाडी सिज गरिदिन्छ है हामी ल होइन यहाँ आएर रिपो यहाँ आएर यहाँ आएर रिपोर्ट चाहिँ गर्नु होस् न पहिला अब आधा घण्टा भित्रमा आइपुग्नु है तपाईँ ल यहाँनेर गाडी जाम भएर यहाँ कस्तो भइरहेको छ हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ यहाँ आउनु होस् है छिटो आउनु होस् है म यहीँ तपाईँकै गाडीकै छेउमा छु मोटर स्ट्यान्डमै छु हुन्छ हुन्छ यहाँ आउनु होस् हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ आएर बात गर्नु होस् आएर छिटो हुन्छ हुन्छ होइन आएर हुन्छ त्यो कुरा आएर गरौँ न तपाईँ पहिला आउनु होस् न होइन तपाईँको गल्ती छ छैन आएर हुन्छ नि त त्यो आएर आउनु होस् न तपाईँ फेस टु फेस बात मारौँ न तपाईँको गल्ती छैन आउनु होस् न तपाईँ आएर त्यो गाडी निकाल्नु त पर्यो नि त तपाईँ छिटो आउनु होस् त होइन तपाईँ बेसी नबोल्नु होस तपाईँको ठुलो हुँदैछ स्वर अरे भाइ म सिज गरी हाल्दिनँ नि त मैले भनेको मात्रै हो लौरो लिएर यहाँ आउनु भाइ अन्त कुरा गरौँ फेस टु फेस आउनु तिमी बेसी बोल्दैछौ फोनमा तिमी बेसी बोल्दैछौ है फोनमा यहाँ आउ है अगाडि यहाँ बोलौँ दस मिनट भित्रमा आएको हुनु पर्छ नि नभए तिम्रो गाडी कि तिमी आउँछौ कि तिम्रो गाडी जान्छ याद राख नि भाइ ल छिटो आउ है मलाई यहाँ अरू काम छ